अँ भन न

हेलो ए अघि मलाई तपाईँले कल गर्नु भएको थियो नि हजुर मैले तपाईँलाई उयो के हरे बुकको लागि कल गरेको थिएँ नि नेपाली गाइड बुक हो हजुर अलिक दाम चाहिँ घटाइदिनुहोस् न अन्त अलिक अलिक घटाइदिनुहोस् न अलिक उयो कति हो अलिक घटाइदिनुहोस् न म के रे स्कुलको लागि हो नि त कि अलिक अब चालिस पचासजना छ नानीहरू अलिक घटाइदिनुहोस् न ए हुन्छ अरू अँ हजुर त्यो नेपालीको गाइड बुक भयो हो अनि त्यहाँदेखि मलाई उयेसको पनि चाहिरहेको छ हिस्ट्रीहरूको पनि अँ हिस्ट्री र पोलिटिकलको कतिवटा भन्नु त हिस्ट्रीको पाँचवटा हो अनि पोलिटिकलको तै बिसवटा पठाइदिनुहोस् न ल गाडीमा त्यो बिलहरू पनि लेखिदिनुहोस् ल त्यो सिलगढी कलेजमा पठाइदिनुहोस् न म पैसा उयो ड्राइभरलाई नै पठाइदिन्छ नि ल हुन्छ हुन्छ अरू स्कुलको सामान त अब तिनटा बुक भयो हो अनि त्यहाँदेखिको हजुर उयो हरू छ पेन्सिलहरू हो स्केलहरू पनि अलिक पठाइदिनुहोस् न ल हजुर ए हुन्छ त्यति चाहिँ ल्याइदिनुहोस् न ल पठाइदिनुहोस् अनि बिल पनि त्यसमै उयो गरिदिनुहोस् न ल सामानमै पेक गरेर हुन्छ तपाईँको दोकानको नाम चाहिँ